जलपाइगुडीमा मनाइने जलपाइगुडी जिल्लामा मनाइने मुख्य सांस्कृतिक चाडपर्वहरू दसैँ तिहार भैलेनी दिपावली भयो दुर्गापूजा होली यस्तो थुप्रै चाडपर्वहरू छन् र त्यसमा चाहिँ अब हाम्रो नेपालीले मनाइने नेपाली चाडपर्वहरू चाहिँ दसैँ भयो जसमा चाहिँ अब नवरात्री भन्छ होइन नौ दिनको दुर्गाको पूजा गरेर हामीले दसौँ दिनमा चाहिँ हामीले द ठुलो ठुलोबडाको हातबाट चाहिँ चामलको टिका लगाएर हामीले आशीर्वाद लिने गर्छौँ र त्यो चाड चाहिँ नेपालीहरूको एकदमै राम्रो चाड चाड हो त्यसको पछाडि आउँछ फेरि हाम्रो तिहार आउँछ तिहारमा हामी भैलेनीहरू खेल्छौँ भैलेनीहरू सँगसँगै देउसी भयो यस्तो चाडहरू छ अन्त सँगसँगै भाइटिकाहरू आउँछ जसमा हामी गाई पुज्छौँ त्यसको पछाडि फेरि भाइ पुज्छौँ र यो भाइ पुज्दाखेरि हामीले आफ्नो दाजुभाइलाई टिका लगाइदिन्छौँ र होली आउँछ फेरि त्यसो त्यसको सँगसँगै फेरि होली आउँछ होलीमा हामी धेरै किसिमका रङहरूले रङिएर यो एउटा एकदमै राम्रो चाड लाग्छ जसमा धेरै सबै परिवारहरू मिलेर हामी एकाअर्कालाई रङ लगाउने कामहरू गर्छौँ होइन र जलपाइगुडीमा मनाइने अनि अर्को यो के भन्छ दसैँको बेलामा जो हामीले चाड मनाउँछ त्यति बेला हाम्रो यो फुलपाती पनि एकदमै रमाइलो चाड लाग्छ मलाई किनभनेदेखि फुलपातीमा जो फुलपाती यात्राहरू गर्छौँ हामी है परिवारहरू सबैजना मिलेर खानाहरू खान्छौँ यो चाडपर्वहरू चाहिँ जरुरीमा एकदमै रमाइलो पाराले मनाइने गरिन्छ